हेलो हजुर हजुर छ त हजुर छ छ नम्बर पाँच नम्बर सात नम्बर हेरी हेरी छ दाम त अब त्यही हो दुई सय अढाई सय तिन सय हेरी हेरी छ हजुर अन्त आएर लिएर जानु होस् लिएर जानु अनि अब तिमीले कतिसम्म लाने हो लैजाऊ न अन्त

मिलाएर दिइहाल्छु तिमी आऊ न हुन्छ अन्त कहिले आउने हजुर पठाउने मैले भनिहालेँ त तिमीलाई मिलाएर दिन्छु हेरी हेरी छ दाम र चप्पलको पनि अब राम्रो राम्रो क्वालिटी भएर चाहिँ अब दाम पनि त्यही हो राम्रो राम्रो अलिक अब महँगो दामको महँगो छ अब अलिक हेरेर हुन्छ चप्पल हेरेर आऊ तिमी त्यो त भयो भइहाल्छ नि तिमी आऊ पहिला चप्पल हेर तिमीलाई अब हुन्छ हुँदैन नाप अन्त त तिमीले लान्छौ ल ल ल ल हुन्छ